शिक्षा रोजगारी क्षेत्रमा दार्जिलिङ जिल्लाको युवाहरूले धेरै सामना गर्नु परिरहेको छ जस्तै शिक्षाबारे भन्नुपर्दा दार्जिलिङ जिल्लामा शिक्षा शिक्षा लिएर ठुल ठुलो शिक्षा विद्यालयहरू पाइने गरेको छैन जस्तै धेरै धेरै स्ट्रिमहरू हुने गर्दछ शिक्षा क्षेत्रमा धेरै धेरै स्ट्रिमहरू जस्तै डक्टरी इन्जनयरी इस यी यी विद्यालयहरू अझ पनि निर्मित भएको छैन दार्जिलिङ क्षेत्रमा यदि दार्जिलिङ क्षेत्रबाट युवाहरू डक्टरेट या कुनै पनि उच्च विद्या लिनुपर्यो भने बाहिर जाने गर्नु पर्दछ जुन चाहिँ साधारण श्रमिकको छोरा छोरी युवाहरूले ती पेसाहरू ती विद्यालय पढ्न लागि धेरै कठि कठिनाइ आइपरेको छन् त्यसर्थ दार्जिलिङ जिल्लाको शिक्षामा धेरै कमी रहेको छ रोजगारी क्षेत्रमा भन्नु पर्दा रोजगारी क्षेत्रमा पनि त्यही हो दार्जिलिङ जिल्लाको युवाहरू सत्तर असी पर्सेन्ट युवाहरू अझै पनि बेरोजगारी भएर बसिरहेका छन् यी सबको कारणहरू धेरै कारणहरू छन् राजनैतिक कारणहरू छन् धेरै हेरिडिटरी रुल्सहरू अझै पनि दार्जिलिङ जिल्लामा जारी नै छन् चेपा चेप गर्ने अब यी अब पुरानो जमानाको हेरिडेटेरी रुल्सहरू अझै पनि यथावत रहेको कारणले कतिपय अब क्यापेबल युवाहरू बेरोजगार भएर बसिरहेको छन् कति बाहिर भौँतारिरहेका छन् यी समस्याहरू छन् अनि भन्नुपर्दा हस्पिटल फेसिलिटीहरूमा पनि धेरै समस्याहरू छन् अलिकति उच्च चाप बिमार हो भयो कि या मधेस सिलगढी या कुनै अलग राज्यमा भर्ना गर्नुपर्ने हुँदछ त्यसर्थ यी सबै कारणहरू छन्